दार्जिलिङमा उब्जने मुख्य चिजहरू स साग भयो रायोको साग भयो सिमी भयो दाल त उम्रिँदैन यहाँनिर मस्यामको दाल उम्रिन्छ मस्यामको दाल अनि सरी यहाँनिर उम्रिन्छ यहाँको मौसमले चाहिँ अनुकुल पारेको छ मौसम अलिक राम्रो भएको कारणले यहाँनिर क्यारोट पनि उम्रिन्छ आँटा भएन र चामल पनि उब्जिँदैन उब्जिने चाहिँ अम्बक हो अम्बकहरू पनि उब्जिन्छ नस्पति उम्रिन्छ यहाँनिर